हेलो म्याम तपाईँ आदित्य थापा बोल्नुभएको हो हजुर म्याम म तपाईँको एकदम ठुलो फ्यान बोलेको तपाईँको पोएट्रीको एकदम ठुलो फ्यान हजुर हजुर म चाहिँ यता कालिम्पोङबाट कालिम्पोङ सोह्र माइलबाट बोलेको र म चाहिँ तपाईँको कविताहरू जुन तपाईँले लेख्नुहुन्छ त्यो कसरी लेख्नुहुन्छ एक दुईवटा टिप्सहरू दिनुहोस् न किनभने म पनि भर्खर स्टार्ट गर्दैछु कविताहरू लेख्नु सो म तपाईँबाट धेरै इन्सपायर भएको छु हजुर मैले तिनवटा लेखेको छु तर तपाईँको जस्तो जत्तिको लेख्नु चाहन्छु तर मैले लेख्नै सकेको छुइनँ त्यही भएर मैले तपाईँको नम्बर निकालिवरी तपाईँलाई कल गरेको हजुर हजुर हजुर म अहिले टुवेल्भमा पढ्दैछु र मेरो स्कुलको नेपाली टिचरले चाहिँ मलाई पुरा इन्सपायर गर्नुभएको छ है फोर्स अब फोर्स भन्नु मिल्दैन अँ पुरा अब भन्नुभएको छ कि कविताहरू लेख्नु नेपालीमा भन्नुभएको छ र म पनि ट्राई गर्दैछु तर त्यस्तो बेस्ट भएको छैन त्यही भएर तपाईँकोबाट एक दुईवडा टिप्सहरू लिएर फेरि ट्राई गरौँ भनेर तपाईँलाई कल गरेको हजुर हजुर मेरो नाम सुप्रिया हजुर तपाईँको झरी पोएम मलाई एकदम धेरै मनपर्छ सबैभन्दा फेवरेट पोएम हो मेरो हजुर म्याम हजुर म्याम तपाईँले भनेको कुरा मेरो एकदम मनमै लाग्यो अब म पनि धेरै आजभन्दा पनि अझै बेसी कोसिस गरेर लेख्नेछु कविताहरू र तपाईँसँग हजुर तपाईँसँग अब अब बात गरेर एकदम एकदम कस्तो फिल भएर आयो होइन म पनि गर्नुसक्छु भन्ने खालको र तपाईँसँग बात गरेर एकदम राम्रो लाग्यो

हजुर म्याम तपाईँसँग बात गरेर एकदम खुसी लाग्यो तपाईँ हुन्छ म्याम हुन्छ थ्याङ्क्यु तपाईँको टिप्सहरू दिनुभयो है यस्तो राम्रो राम्रो म पनि धेरै अब कोसिस गरेर जानेछु हुन्छ थ्याङ्क्यु म्याम बाई बाई टेक केयर